दार्जिलिङ जिल्लामा मुख्य प्रकृतिक स्रोत भन्नाले एउटा पानी एउटा जङ्गल जस्तो कि पानी यसरी हामीले घरमा पनि कुवा खनेर पानीहरू खाइरहेका हुन्छौँ जङ्गल जङ्गलमा हामीलाई कुनै कुनै दिन दाउराहरू चाहिएको बेलामा हामीहरू गएर थोरै थोरै दाउराहरू लिएर आउने गर्छन् चुनौती भन्नुपर्दाले पानी अहिले त प्र प्रदूर्षित भएर गइरहेको छ मानिसहरूले खोलानालामा पानी मैला लगेर फालिदिने गरिरहे गरिरहेका छन् चाहिएको बेलामा पानी नदीको पानी प्र प्रदूर्षित भएर गइरहेको छ जीवनमा पानीका स्रोतहरू जस्तो कि परेका पानीहरू परेका पानीले खेतबारीमा लगाउन भइरहेको छ हामीहरूले कुवा खनेर हामीहरूले कुवा खनेर कुवाको पानी खान पुगिरहेको छ र त्यही नदीको पानीहरू प्रदूर्षित भएर गइरहेको छ मानिसहरूले मैला लगेर फालिदिन्छन् पूजाआजाको बेलामा फुलहरू मूर्तिहरू लगेर त्यही पानीमा भसाइदिने गरिरहेका छन् त्यसैले हाम्रो नदीनालाहरू प्रदूर्षित भएर गइरहेको छ वरिपरिको सरसफाइ भन्नुपर्दाले अहिलेको दिनमा यसमा धेरै परिवर्तन आएको छ मैलाहरू हामीले मैलाहरू फ्याँक्नको लागि एउटा सानो गाडी पठाउने गरिन्छ त्यसमा कुहिने सामान अलगै जलाउने सामान अलगै गरेर त्यहाँ दिनुपर्ने हुन दिनुपर्दछ हामीले र बाटो बाटोमा मैलाहरू फ्याँक्ने गरिएको छ बाटो बाटोमा मैलाहरू सडिरहेको हामीले अहिले पनि ठाउँ ठाउँमा देखिरहेका छौँ एक प्रकारले हामीलाई राम्रो पनि छ नराम्रो पनि अब हामीले यो प्राकृत्तिक यो हामीले पर्यावरण यो हामीले गाउँ समाजमा थोरै देखिरहेका छौँ